कालिम्पोङमा चाहिँ हेल्थ सेन्टर भन्दाखेरि चाहिँ डिस्ट्रिक्ट हसपिटलै छ यहाँ चाहिँ अब सबै किसिमको सुबिस्ता सुविधा पाउछौँ हामीले दबाई फ्रीमा पाइन्छ साथै राम्रो राम्रो डक्टरहरू गाइनो हड्डीको आँखाको स्किनको चाइल्ड स्पेसिलिस्ट कानको दाँतको डक्टरहरू फिजिस्यन् सर्जन सर्जनहरू सबै छन् साथै यहाँ एमआरआई सिटी स्क्यान इसिजी सबै प्रकारको फेसिलिटी पाइन्छ र मानिसहरू टाढो टाढोबाट पनि यहाँनिर ट्रिटमेन्ट गर्न आउँछन् कति अपरेसनहरू पनि अपरेसन गर्ने डक्टरहरू पनि एक्सपिरियन्स डक्टरहरू भएकोले गर्दा यहाँ अपरेसन पनि राम्रोसँगले हुन्छ मेरो नातिको एपेन्डिक्सको अपरेसन पनि राम्रोसँगले भएर अहिले जाती भएर अहिले ऊ कलेज पढ्दैछ त्यसले गर्दा मलाई लाग्छ यहाँको हस्पिटलमा चाहिँ सुबिस्ताहरू धेरै छन् तर मानि मानिसहरूले चाहिँ फाइदा उठाउनु पनि सक्नु पऱ्यो यहाँको अरू अब एक्सरेहरू बल्ड टेस्टहरू सबै निः शुल्क गरिन्छ त्यसले गर्दा अब मानिसहरू र पनि अब यहाँको हस्पिटललाई विश्वास नगरी कति त बाहिरै ट्रिटमेन्ट गर्न पनि जान्छन् तर मलाई लाग्छ यहाँको हस्पिटलले धेरै नै मानिसहरूलाई अब सहायता गरिहेका छन् अरू ओल्ड एज होमको कुरा गर्नु पर्दाखेरि चाहिँ अब ओल्ड एज बुढा बुढीले झेल्न पर्ने समस्या त प्रत्येक घरमा नै हुन्छ मलाई लाग्छ उनीहरू आफैले पनि आफुले गर्न सक्ने काम आफनो दैनिक काम गऱ्यो भने छोराछोरीलाई त्यति असुबिस्ता हुन्छ जस्तो लाग्दैन अब ओल्ड एज होमहरू पनि छन् धेरै छन् अब छोराछोरी कति अब बाहिर काम गर्ने हुनाले आमा बाउको हेरचाह राम्रोसँगले हुँदैन त्यसले गर्दा उनीहरूले यहाँ पैसा दिएर पनि राख्छन् कतिजना बुढा बुढी कोही नहुनेहरू पनि बस्छन् र त्यहाँ पनि धेरै सुबिस्ता छन् है हाम्रो अब घरकै छेउमा पनि छ यहाँ ओल्ड एज होमहरू त चारैतिर छ यहाँ पनि उनीहरूले पनि राम्रोसँगले स्याहारेर बाजे बोज्यूहरूलाई राम्रोसँगले स्याहारेर राखिरहेकै छन् उनीहरूलाई अब मैले देख्दाखेरि चाहिँ अब राम्रै छ है